ए बहिनी तपाईँको नम्बर मैले पाएको थिएँ कि तपाईँले त्यो यहाँ मेरो एकजना साथीले दिनु भएको थियो तपाईँलाई तपाईँ एकछिन् बात गर्नु भन्नु भएको थियो अन्त मैले एउटा केही आर्टिकल्स लेख्दैछु त आर्टिकल्स छपाउनु थियो त त्यसको लागि अन्त मलाई तपाईँसित बात गर्नु भनेको थियो अन्त मैले साथीलाई कुरा गर्दाखेरि एकजना बहिनी छ उसित बात गर्नु उसलाई त त्यो हाम्रो क्षेत्र दार्जिलिङ क्षेत्रमा त्यो धर्महरू कतिवटा धर्महरू अवलम्बीहरू छन् अन्त उनीहरूले के के कसरी मनाउँछन् त्यो अलिकिति तपाईँले भनिदिनु भयो भने राम्रो हुन्थ्यो भनेर नि मलाई भनिदिनु सक्नुहुन्छ तपाईँले हाम्रो दार्जी भनिदिनु होस् त के के कुन चाहिँ कुन चाहिँ धर्म हो हिन्दू भयो अरू हजुर शिख भयो होइन मुस्लिम मुस्लिम हिन्दू बुद्धिस्ट क्रिस्टियनहरू छ उनीहरूले कस्तो कस्तो के के मनाउँछन् त्योहरू अलिकिति भनिदिनु बुद्धिस्टहरूले के मनाउँछन् गुरु पुर्णिमा गुरु पुर्णिमा गुरु पुर्णिमाहरू मनाउँछन् लोसार मनाउँछन् होइन अन्त यो बुद्धिस्टहरूले भयो मुस्लिमहरूले चाहिँ बकरिद हुन्छ मोहरम मोहरम बकरिद हजुर हजुर रोजा हुन्छ ए तपाईँहरू अप्रेल मेतिर रोजा एक महिनाको फास्टिङ हुन्छ है अब त्यहाँदेखि इसाईहरूको चाहिँ क्रिस्टियनहरूको चाहिँ एक महिना हुन्छ गुड फ्राइडे क्रिस क्रिसमस होला क्रिसमस मनाउँछन् ए अन्त अरू शिखहरूले पनि त मनाउँछन् शिखहरू पनि छ होला तपाईँको त्यतातिर गुरुद्वारामा अँ अँ हजुर अँ अँ मनाउँछन् है अन्त तपाईँको क्षेत्रमा चाहिँ सबै धर्मको मान्छेहरू बस्छन् है सबै मिलेर बसेका छन् है सबै मिलेर बसेको है अन्त अन्त के रे अरू ध हिन्दू हिन्दू धर्ममा चाहिँ अन्त के के हिन्दू धर्मको चाहिँ के के छ पर्वहरू

होइन धर्मको धर्मको गर्नोस् न धर्मको भाइ टिकाहरू त कल्चर भयो हिन्दू धर्ममा कुन कुन पूजा हुन्छ दुर्गा पूजा काली पूजा दिपावली अरू अरू होइन ठिकै छ म तपाईँलाई अब यो तपाईँले तपाईँको विचारहरू सुनिहालेँ म तपाईँलाई तपाईँ भएकोमा आउँछु र म तपाईँको त्यो आर्टिकलहरू लिएर चाहिँ म तपाईँकोबाट लिदिन्छु कलेक्ट गर्छु नि ल धन्यवाद ल बहिनी हुन्छ